विशेष गरेर हाम्रो क्षेत्रमा जनावरहरूबाट आफ्नो बालीहरू जोगाउनका निम्ति चाहिँ हामी सर्वप्रथम बाँसको खुट्टीहरू गाडेर हामी बाँसले बाँसको खुट्टीहरू गाडेर हामी बार्ने गर्छौँ र यसरी बार बारेर हामी खेतीहरू बालीहरू हामी जोगाउने गर्छौँ हाम्रो बालीहरू जस्तै धान मकै कोदो र गुवाहरू हामी रोप्ने गर्छौँ र यी बालीहरूलाई चाहिँ हामी यसरी नै बाँसको खुट्टीहरू गाडेर बारेर हामी आफ्नो बाली जोगाउने गर्छौँ तर अब हाम्रो गाउँनजिकैको जङ्गलको छेउमा पर्नगएकोले हाम्रो क्षेत्रमा जङ्गली हात्तीहरू आएर हाम्रो खेतीहरू नष्ट गरिदिने कुल्चिएर नष्ट गरिदिने खाइदिएर नष्ट गरिदिने गुवाहरू भाँचेर लडाएर खाइदिने गर्छन् अनि जङ्गली सुँगुरहरू पनि आएर हाम्रो खेतीहरूमा आएर मकै कोदोहरू खाइदिने गर्छ र ती खाइदिएपश्चात हामी ती क्षतिपूरणको निम्ति चाहिँ ती हाम्रो नजिकैको हाम्रो वनविभाग भनौँ सरकारलाई गएर हामी त्यसमा सिकायत अपत्ति जनाउँछौँ र जनाएवापत् सरकारबाट हामीलाई ती जङ्गली जनावरहरूले खाइदिएको फसलहरू चाहिँ सरकारले नै अहिलेसम्म चाहिँ क्षतिपूरण गर्दै आइरहेको छ